मैले अनि मेरो साथीबहिनीहरूले टुवेल्भ पास आउट गर्नुभन्दा राम्रो ग्रेजुएट गरेकै ठिक लाग्छ किनकि ग्रेजुएट भइसकेर चाहिँ निकै हामी जब् एप्लाइसहरू पनि गर्नुसक्छ अपर्च्युनिटिसहरू बेसी हुन्छ अनि ग्रेजुएट गरिसकेर चाहिँ हामीले कम्पिटिटिभ एक्जाम्सहरू पनि बस्नुसक्छ जो कि स्कुल टाइममा चाहिँ हुँदैन हामीले ग्रेजुएट भएर नै यो सबहरू अपर्च्युनिटिसहरू हामी पाउँछ अनि कठिनाइहरू चाहिँ त्यसो पनि छैन छोरीहरूको लागि त्यसो कठिनाइहरू छैन भेदभावहरू छैन किनकि पछि पहिला चाहिँ कठिनाइहरू हुन्थ्यो होइन छोरीहरूलाई पढ्नु दिँदैन थियो अहिले चाहिँ त्यस्तो छैन अहिले छोरीहरूको लागि पनि स्कोलरसिपहरू छ हरेक स्कुलमा कलेजेसहरूमा अनि त्यस्तै हो